हाम्रो कालिम्पोङको हावापानी चाहिँ एकदमै राम्रो छ होइन यहाँ न त बेसी गरम छ म त बेसी जाडो छ होइन ठिकैको हुन्छ होइन यहाँ चाहिँ पानीको चाहिँ तर एकदमै दुःख छ होइन पानीको चाहिँ एकदमै क्राइसिस हुन्छ गर अब पानी हामीले पिउने पानी किनेरै पिउनु पर्छ होइन धाराहरू पनि छैन अन्त ज जसको बारीमा धाराहरू नालाहरू पर्छ होइन उनीहरूले अब स्टोर गरेर बेच्छ होइन यहाँ पिएचइको पानीहरू पनि त्यस्तो अब कम्ती दिन्छ होइन बेसी आउँदैन होइन त्यसले गर्दा पानीको चाहिँ एकदमै दुःख छ पानी चाहिँ अब प्रायः अब किन्नै पर्छ हामीले होइन गाडीहरूमा अब बेच्छ त्यो उनीहरूलाई अब फोन गर्यो भने ल्याइदिन्छ घरमा होइन अनि यहाँनिर अब कै अब पानी पर्ने सि सिजनमा चाहिँ एकदमै बेसी पानी पर्छ होइन कहिले कहिले त्यसले गर्दाखेरि चाहिँ अब यसो पहिरोहरू जान्छ होइन तर त्यस्तो बेसा चाहिँ जान्दैन तर अलि अलि चाहिँ जान्छ होइन त्यस्तै छ अब यहाँको वेदर